हजुर हजुर हुन्छ हुन्छ हेलो एकदमै याद छ यहाँ अन्त तपाईँको तिन घन्टा अब तपाईँहरू प्यासेन्जर चाहिँ कतिजना जस्तो हुनुहुन्छ तपाईँको त्यहाँ गएर आउनु त अब पाँच हजार लाग्छ त्यसमा अलिकति अब अलिकति कम्ती बेसी कम्ती हुन्छ बाटोहरू राम्रै छ अलिकति बुधबारे बजारदेखि मुनि चाहिँ अलिकति गडबड छ अरू ठाउँमा सबै राम्रै छ म रेलीको बाटोबाट ग भने चाहिँ बाटोघाटो राम्रो छ रेलीको बाटोबाटै जानुपर्छ म हजुर हुन्छ पाँच सौ जति लिनुहोस् न हजुर हुन्छ

यहाँबाट तिन घन्टा हजुर हुन्छ एडभान्स दिनुपर्छ